ए बहिनी ए तपाईँहरूकोमा उयो लुगाको सेलहरू लागेको छ हरे अहिले ए ए अन्त कति कतिको छ होला है हजुर अलिक बेसी भएन पोहोरको भन्दा त योपालि त निकै बढेछ सेलमा पनि है ए अँ पूजा पूजाले गर्दामा होला हौ है यो फेस्टिबलले गर्दामा बढेको होला हौ है ए

ए अन्त बिहान कति बजीदेखि कति बजीसम्म खुल्ला रहन्छ होला है ए जहिले आउँदा पनि भयो हुन्छ हुन्छ हुन्छ